धेरै समय अगाडि त नेपाली भाषाको विकास र मान्यता भएको थिएन तर आठौँ अनुसूचिको भित्र पर्दाखेरि चाहिँ नेपाली भाषाले चाहिँ एउटा ठुलो उपलब्धि हासिल गर्नु सक्यो त्यसैकारणले गर्दाखेरि आज धेरै धेरै परिवर्तनहरू भएर गएको छ अनि एउटा हामीलाई हरेक स्कुलतिर पनि नेपाली भाषाहरूमा धेरै मान्यतामा मान्यता दिएर स्कुलहरूतिर पनि पढाउनु हामीलाई कम्पलसरी नै भएको छ अनि यसले गर्दाखेरि अहिले धेरै भन्दा धेरै भन्दा धेरै भन्दा राम्रो भएको छ